हेलो ओए सुन् न यो मैले जुन चाहिँ त्यो कुर्ती ल्याएको थिएँ नि ओद्लाबारी बजारबाट यत्ति धेरै राम्रो रहेछ यत्ति धेरै राम्रो रहेछ कि सबैले मनपराएको मैले लगाउँदाखेरि चाहिँ हो त्यो कलरले पनि कस्तो दामी सुहाएको मलाई आफूले आफूलाई पनि ऐनाहरू देखेर हेर्दाखेरि क्या हो कस्तो राम्रो देखिएको फेरि लगाउँदाखेरि चाहिँ यत्ति राम्रो यत्ति कम्फर्टेबल भएको कि नभन लगाएर पनि बाहिर निक्लेको थिएँ कि सबैले मनपराएर कहाँबाट लिएको कहाँबाट लिएको रङ पनि कस्तो दामी रहेछ हेर्दा पनि कस्तो राम्रो देखिएको मलाई बेचन भनेर हो सबैले तर म त कहाँ बेच्नु होइन बरू नि ओद्लाबारी लिएर जान्छु हो यहाँ छेउको एकजना दिदीले पनि भन्नुहुँदै थियो कस्तो दामी कहाँबाट ल्यायौ तिमीले यो कुर्ती कस्तो दामी मलाई नि पुरा मनपर्यो भनेर हो सबैलाई मनपरेको यो कुर्ती चाहिँ हो मलाई पनि कस्तो मनपरिरहेको छ लगाउँदाखेरि पनि यत्ति सफ्ट कस्तो दामी अब धुँदा पनि गरम महिनामा क्या हो यस्तो कस्तो दामी हुने हो यो कुर्ती त राम्रो न राम्रो हो हेर्दाखेरि पनि सुहाउने पनि सबलाई सुहाउँछ यो कलरले चाहिँ यत्ति धेरै दामी यत्ति धेरै राम्रो छ कि यो कलर चाहिँ यो कलर पनि प्लस कपडा पनि यत्ति धेरै राम्रो एकदमै राम्रो यो नि जसले लगाउँदा पनि सुहाउँछ जसलाई पनि सुहाउने खालको कलर अनि कपडा पनि त्यस्तै धेरै राम्रो पुरा राम्रो कलर पनि कपडा पनि एकदमै राम्रो कस्तो दामी चाहिन्छ भने भन्नु ल पुरा मनपर्यो मलाई त त्यही त अरूले पनि भन्दै थियो हो अनि मैले चाहिँ तँलाई सोचेर चाहिँ कल गरेको नि अरूले पनि अनि सबै भन्दै थियो पुरा राम्रो पुरा राम्रो भनेर मैले उनीहरूलाई लिएर जानुपर्यो त्यहाँनिर हो पुरा मनपर्यो अरे यो कुर्ती चाहिँ